मैले यो कहिल्यै पनि सुनेको छुइनँ यो नाम अथवा के हो र मलाई यसको आरम्भबाट प्रयोग गर्नु पनि आइडिया छैन किनभने यो मैले फर्स्ट टाइम नै सुनेको हो र मलाई यसको महसुस वा आइडिया पनि केही पनि छैन